हजुर हजुर सुन्दैछु त भन्नुहोस्

हजुर हजुर

तपाईँलाई कहिलेसम्म चाहिएको ए हुन्छ हुन्छ म कोसिस गर्छु तपाईँलाई केको लागि चाहिएको लेहेङ्गा चाहिँ बिहाको लागि हो कि ए अन्त लेहेङ्गा कस्तो सिम्पल लिनुहुन्छ कि तपाईँले लेहेङ्गा बनाउनु लाउनुहुन्छ कि अलिक डिजाइनवाला ए हुन्छ म बनाउँछु तपाईँलाई अन्त चोलो ए हुन्छ अन्त चोलोहरू चाहिँ तपाईँलाई चोलो पनि सिलाइदिनु पर्ने लेहेङ्गासँगै हजुर अन्त तपाईँलाई चोलोको डिजाइन चाहिँ कस्तो चाहिएको छ डिप नेक हो कि हाई नेक हो कि ए हुन्छ तपाईँलाई त्यो खिपहरू अघि अगाडि भएको कि पछाडि भएको तपाईँलाई मनपर्छ ए हुन्छ अन्त ए हाफमा चाहिएको तपाईँलाई

प्राइस चाहिँ मैले तिन सय रुपियाँ गरेर लिँदैछु तर तपाईँको भित्रबाट त्यो लेहेङ्गाको कपडा तपाईँको पातला छ भने चाहिँ म भित्रबाट लगाउँदाखेरि चाहिँ तिन सय पचास लिँदै लिन्छु किनभने पचास रुपियाँ चाहिँ मेरो एक्स्ट्रा चार्ज लाग्छ त्यो कपडाको लागि त्यस्तो छ होइन म चाहिँ अब यहाँ गाउँ बस्तीमा गर्छु त्यसले गर्दाखेरि मलाई अब त्यो लेहेङ्गाको भित्रको कपडा पनि ल्याउनुको लागि धेरै टाढो जानुपर्छ मलाई गाडी भाडाहरू लाग्छ त्यसले गर्दाखेरि चाहिँ म त्यसलाई पैसा लिने चार्ज लिन्छु तपाईँले त्यो हजुर तपाईँले लिएर आउनुहोस् म गरिदिने कोसिस चाहिँ गर्छु छिट्टै नै हजुर हजुर हजुर हजुर ए हुन्छ म कोसिस गर्छु तपाईँको म तपाईँको धेरै धेरै ज्यादा डिस्काउन्ट त गर्नु सक्दिनँ तपाईँलाई अलिकति बिस रुपियाँ जस्तो घटाइदिनु सक्छु किनभने पनि अब म पनि बिजिनेस गर्ने मान्छे हो तपाईँलाई धेरै ज्यादा कम्ती उयो गर्नु सक्दिनँ म ए हुन्छ ए हुन्छ हुन्छ हुन्छ तपाईँले मलाई कन्ट्याक्ट गर्नुहोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ